मैले तपाईँहरूलाई थुप्रै सामानहरूको अनलाइन अनलाइन सपिङमा थपेको थिएँ तर ती सबै सामानहरू मलाई नचाहिएको हुँदा मलाई खाली जुत्ता र प्यान्टको मात्रै चाहिएको प्यान्टहरू मात्रै चाहिएको हुँदा तपाईँले यो दुइवटै सामानहरू मात्रै पठाइदिनु भए अति उत्तम हुने थियो कारण मलाई अरू सामानहरू थप्नु पर्ने भए पनि म पछि थपेर तपाईँहरूलाई फेरि म सूची पठाउने छु र दया गरेर यो कार्टबाट प्यान्ट र जुत्ता छोडेर सम्पूर्ण वस्तुहरू हटाइदिनु हुन म तपाईँहरूलाई हार्दिक अनुरोध गर्दछु र यसरी सामानहरू तपाईँहरूको सूचीबाट हटाइएको हुँदा म तपाईँहरूसँग क्षमाप्रार्थी छु र तपाईँहरूबाट क्षमा चाहँदै तपाईँहरूले यसमा अन्यथा नलिईकन यसलाई सरल रूपमा खालि दुइवटा सामान सर्ट र माफ गर्नु होला प्यान्ट र जुत्ता मात्र पठाइदिनु भए म हजुरहरूको धेरै धेरै आभारी रहने छु धन्यवाद